अहिले सुरुमा चाहिँ मैले केही पनि कामहरू गरेको छुइनँ तर मैले एउटा बिएड ट्रेनिङ गरिरहेछु त्यो मैले रामकृष्ण बिटीबाट आफ्नो अङ्ग्रेजी अनर्स लिएर मैले एकदम बिएड गरिरहेको छु तर मलाई यस्तो लाग्छ कि अब मैले यो बिएड सकेर मैले आफ्नो जीवनलाई यापनको लागि अब मैले के गर्छु भनेदेखि मैले अब बिएड सकेर कुनै पनि काम पाउँछु या पाउँदिनँ भन्ने त्यो मलाई त त्यो लाग्दैन कि मैले अहिले नै काम पाइहाल्छु किनकि अहिलेको जमानामा काम पाउनुभन्दा साह्रो गाह्रो कुरा केही पनि छैन किनकि अब काम अहिले मैले बिएड गर्दैछु त्यसमा पचासजना स्टुडेन्ट छ भने त्यो पचासजना स्टुडेन्टले यहाँबाट बिएड ट्रेनिङ सकेर एउटा आफ्नो सर्टिफिकेट लिएर जान्छ तर रोजगारी हेर्नु हो भने कसैले पनि रोजगार आज नै भोलि नै त पाइहाल्दैन नि त तो स त्यसमा चाहिँ के भन्नु चाहन्छु भनेदेखि अब मैले लाख हजार खर्च गरेर आफ्नो एजुकेसनलाई बढावा दिँदैछु मैले कुनै पनि कोर्समा या कुनै पनि ट्रेनिङ इन्स्टिट्युसनमा अहिले मैले पढिरहेकी छु ट्रेनिङ गरिरहेकी छु भने त्यसमा हन्ड्रेड पर्सेन्ट प्लेसमेन्ट हन्ड्रेड पर्सेन्ट जब ग्यारेन्टी त हुँदैन आफ्नो कोसिस आफ्नो मिहिनेत पनि गरिरहनु पर्छ तर मलाई यस्तो लाग्छ कि अहिले शिक्षाको एजुकेसन फिल्डमा हेर्नु हो भने हामी जस्तो बिएड गर्ने या ग्रेजुवेसन गर्ने या यो एचएस पास गर्ने हजारौँ लाखौँ करोडौँ छ विद्यार्थीहरू पनि छ मभन्दा बेसी पढेको विद्यार्थीहरू पनि होलान् जो घरमै बसिरहेको छ आफ्नो रोजगारी पाएको छैन बेरोजगार भएर घरमा बसिरहेको छ सो मलाई यस्तो लाग्छ कि आज नै भोलि नै भनेर काम पाउँछ जस्तो मेरो मतलब भनाइमा छैन तर आफूले कोसिस पनि गरिरहनु पर्छ फेरि अहिले या बिएड भनेर म एउटा भन्नु चाहन्छु कि बिएडमा भइरहेको अब अहिले ग्रेजुवेट अन्डर ग्रेजुवेसनमा पनि अन्डर ग्रेजुवेट लेभेलमा पनि टिचरहरू कुनै स्कुलमा शिक्षकहरू एउटा स्कुलमा पसिरहेको छ त्यहाँ एकदम इलिगल भइरहेको छ त्यहाँनिर एकदम पार्टी पोलिटिक्सहरूले गर्दाखेरि उनीहरूको ब्याकिङले गर्दाखेरि उनीहरू त्यो जग्गामा पुग्नु नसक्ने जग्गामा पनि पुगिसकेको छ उनीहरूको त्यो एकदम त्यो जग्गा होइन कि उसले त्यो जग्गा प्राप्त गर्नसकेको छ तर त्यसमा प्रा त्यो जग्गाको लागि अरूहरू पनि त छ अरूले पनि त त्यत्तिको पोस्टमा त्यत्तिको मार्क्स ल्याएर त्यत्तिको राम्रो आफ्नो पर्फोर्मेन्स दिएर त्यहाँसम्म पनि पुग्नु चेष्टा गरेको छ तर कतिजना ब्याकिङबाट हुन्छ कतिजनाको अब घरमा पनि कतिवटा मतलब उयो हुन्छ मत मान्छेहरू हुन्छ कि पछाडिबाट उनलाई ढकेलिरहेको हुन्छ कि होइन तेरो लागि यस्तो जग्गामा यसरी राखेको छ तैँले खाली यति मात्रै गर् न तेरो भइहाल्छ त्यस्तो खाले भइरहेको छ अन्त हामी चाहिँ पढ्नेलेख्नेहरू चाहिँ कहाँ जानु त्यति बेला त हाम्रोमा पनि एउटा क्वैसन हुन्छ नि त हाम्रो दिमागमा पनि एउटा ठुलो प्रश्न भएर जान्छ कि हामी यत्ति पढेर हामी घरमा बस्ने त्यो त भएन नि सो म यस्तो भन्न चाहन्छु कि हामीले आफ्नो जीवनयापनको लागि कोसिस चाहिँ गरिरहनु पर्छ कोसिस गर्नु कहिले पनि मतलब छोड्नु हुँदैन हार खानु हुँदैन कहिले पनि आफ्नो जीवनमा के गर्छु आज के गर्छु भोलि के गर्छु भनेर त्यो ज जहिले पनि आफ्नो मस्तिष्कमा सोचिरहनु पर्छ आफ्नो दिमागमा ल्याइरहनु पर्छ कि म आज मैले यो जग्गामा पुग्नुसकिनँ मैले यस्तो गर्नसकिनँ म छोडिदिन्छु आशा नै छोडिदिन्छु म निराशा भएर घरमा बस्छु त्यो भनेको होइन तर हामीले आज काम पाउँदिनौँ भोलि त पाउँला पर्सि त पाउँला त्यो भनेर सोचिरहनु पर्छ अनि म जस्तो पढ्ने हजारौँ लाखौँ छ तर पनि म पढेको छु या म पढ्नसक्छु भन्ने त्यो आफ्नोमा अझै अगाडि पढेर जान्छु या अझै अगाडि बढ्छु भन्ने त्यो आफ्नोमा हुनुपर्छ आत्मानिर्भर पनि हुनुपर्छ आफ्नो आत्मामा पनि भरोसा राख्नुपर्छ म त्यति नै भन्छु